भाइ तपाईँ कालिम्पोङको कुन एरियामा बस्नुहुन्छ है अनि तपाईँले आफ्नो अब जीविका चलाउनुको लागि चाहिँ कस्तो पेसाहरू चाहिँ लिनुभएको छ भनिदिनुहोस् न